खै त हो दाजु तपाईँलाई मैले अघि भनेको त तपाईँले सामान त पाँच बजे ल्याइदिन्छु भन्नु भएको थियो अहिलेसम्म नि ल्याइदिनु भएन के हो यस्तो तपाईँहरूको कम्पनीको